हेलो बिकास बोल्नुभएको हो टिस्टाको लुगा दोकानबाट मैले हिजो तपाईँकोबाट धेरैवटा लुगा लगेको थिएँ आफ्नो परिवारको निम्ति अनि मेरो परिवारको मान्छेले चाहिँ धेरै त्यो लुगालाई धेरै मन परायो किनभने त्यसको प्रोडक्ट क्वालिटी सबै राम्रो छ अनि यसको लुगाको चाहिँ लुगामा स्टेन पनि रामरी स्टेन लागेको छ भने पनि यो हराइहाल्दो रहेछ लुगा धुँदाखेरि रङ पनि जाँदैन रहेछ मेरो साथीभाइहरूले पनि तपाईँले तपाईँकोबाट किनेको लुगा चाहिँ साह्रै मन पराएको छ धेरै धेरै धन्यबाद छ तपाईँलाई